हामीले पौडी खेल्दा बेला बेसी गहिरो जग्गामा जानु भएन अनि जानेको मान्छेहरूसित नै हुनुपर्यो खेल्नुपर्यो पौडी जता मान्छेहरूले खेल्दै छ त्यहीनेरि नै जानुपर्यो अनि ठुलो ठुलो ड्याममा त्यतानेरि जानुभएन किनकि त्यहाँ पानीको फोर्सले गर्दा हामीहरू ढुङ्गामा टक्राउनु सक्छु ठोक्किनु सक्छु लाग्नुसक्छ हामीलाई अनि चिप्लेको जग्गामा पनि खेल्नु भएन ढुङ् चिप्लेर हाम्रो जग्गा जग्गाहरूमा पनि लाग्नुसक्छ अन्त त्यही कतिवटा कुरा हेरेर सोचेर खेल्नुपर्यो किनकि पानी यस्तो एउटा चिज हो जो कि गहिरोमा जानबित्तिकै मान्छेहरू बाच्नु सक्दैन त्यति नै